हेलो हजुर भन्नुहोस् के गर्नु भएको थियो ए ए हजुर हजुर भन्नुहोस् न

चिकन दस केजी मटन बिस केजी भन्नुभयो है पर्सीको लागि हजुर कति ब बेलातिर चाहिएको तपाईँलाई पर्सी होम डेलिभरी तपाईँको एड्रेस चाहिँ कतानिर होला ए हजुर नजिकै रहेछ हुन्छ हुन्छ हुन्छ पर्सी साँढे छतिर है दस केजी चिकन बिस केजी मटन है हजुर ए हजुर अस्तिको पालि तपाईँले यहीँबाट लानु भएको थियो हजुर ए हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ एउटा डल्लै खसी है भयो भने हजुर हजुर हजुर

हुन्छ हजुर हजुर हजुर हजुर प्योर खसी हाम्रो त यहाँनिर त सबै यता बाह्र माइल तेह्र माइल चौध सोल माइल सत्र माइलहरूकोबाट त आउँछ यहीँनेर लिनु एकदमै राम्रो पाउँछ यहाँनिर त त्यस्तो मिलापहरू अरूहरू जस्तो मिक्सहरू गर्दैन पनि हो राम्रै पाउँछ यता चाहिँ हाम्रो चाहिँ एकदम प्योरै हो हामी घरमा पनि त्यही खान्छ हो एकदम लोकल हो हामीले घरमै पालेर घरमै राखेर घरमै हुर्काको सबै ब्रोइरलहरू सबै हाम्रो घरकै हो हामी त सिलगढीहरूको यतानिर चलाउँदैन त्यही फ्रेस काट्छ पनि बासीहरू हामी बेच्दैन पनि हो एकदमै राम्रो छ हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ ए हजुर हजुर हुन्छ तपाईँ मलाई एकताल नि पर्सीको लागि भनेपछि पर्सी मलाई तपाईँले पर्सीको दिन एकताल चाहिँ मलाई फेरि भोलि बेलुका भए पनि एकताल फेरि यही नम्बरमा कल गरेर मलाई रिमाइन्ड गराइदिनुहोस् न हुन्छ हुन्छ हुन्छ फेरि हुन्छ हुन्छ मलाई कल गर्नुहोस् न हुन्छ यही नम्बरमा कल गर्दा पनि हुन्छ हुन्छ हुन्छ